म नेपाली भाषामा गर्व महसुस गर्छु जब म नेपाली भाषा बोल्छु र म पहिल्यैदेखि नेपाली बोल्छु आमाको गर्भदेखिन् नेपाली बोल्छु आमासँग पनि नेपालीमा बोल्छु घरमा बस्दा पढ्नु चाहिँ म इङ्लिस अनर्स लिएर पढेको तर बोल्नु चाहिँ म नेपालीमा बोल्छु घरमा केही चाहिँदा पढ्दा नेपालीमै बोल्छु अनि यो चाहिँ म आमाको भुडीदेखि बाट निस्किएर बोल्न थालेको र म आमासँग बोलेको मायाहरूको कुराहरू गर्दा अहिले याद आउँछ गर्व मान्छु म नेपालीमा नेपाली भाषामा बोल्न भनिए